विशेष गरी हाम्रो गोर्खा नेपाली समुदायमा चाहिँ लोकप्रिय हाम्रो विशेष गरी चाड पर्वै भनौँ न होइन हामीले मान्ने कुरा भनेको चाहिँ दसैँ तिहार हो जो चाहिँ हामी समग्र नेपाली गोर्खा जातिले हामी मान्ने गर्छौँ है त्यो सँगसँगै हामीले मान्ने भनेको जस्तै विभिन्न जात जातको भित्र पनि छ त्योभित्र पनि हामी साकेलाहरू मान्छौँ है त्यसमा हामीले बुद्ध पूर्णिमाहरूलाई मान्छौँ लोसारहरू मान्छौँ है यस्ता थुप्रै हाम्रा नेपाली जातिभित्र हाम्रा प्रसिद्ध उयोहरू छन् पर्वहरू छन् भानु जयन्ती हामी मान्छौँ है हामी भाषा दिवस मान्छौँ लगायतका यस्ता थुप्रै हाम्रा जातीय हाम्रा विभुतिहरूलाई विभुतिहरूलाई लिएर पनि हामीले यस्ता कार्यक्रमहरू हाम्रा पर्वहरू एउटा मनाउने गर्छौँ